म गाउँबस्तीको मान्छे भएकोले गर्दा मलाई खेतीपातीमै उचित लाग्छ कुन चिज कहिले लगाइन्छ मकै कोदो दाल भट्मास अदुवा यस्तै चिजहरू मलाई बाँकी खेतीकै कामहरू मात्रै मलाई मनपर्छ जस्तो एउटा कुरा सक्खरकन्द वर्षौँभरिसम्म रहिरहन्छ मलमाटो गर्यो गोडगाड पार्यो नगर्दा पनि हुने कुरा गर्यो भने अझ राम्रो आफै फुल्छ आफै फल्छ बेला पुग्छ टिपमेल भ्यायो खायो ठिकै छ तर मलाई चाहिँ बारीखेती अन्नबाली नै मलाई मनपर्छ अनि अर्को कुरो यसो ऋतुअनुसारको फुल भनौँ न घर वरिपरि रोप्ने सयपत्री गदावरी मखमली फुलहरू यसो घरवरिपरि बारीको डिल डिलतिर सयपत्री फुलहरू यसो रोप्यो भनेदेखि त्यसले एउटा सुहाउँदिलो काम गर्छ जस्तो चाहिँ मलाई लाग्छ किनभने चाडपर्वमा ठिक्क ठिक्क समयमा ती फुलहरू फुल्छन् अनि त्यसरी त्यो फुलहरू मन्दिर गुम्बा मस्जिद घरहरूमा चाडपर्वमा घरमा पनि सजाइन्छ कर्मकाण्ड गर्दा कुनै एउटा कार्यक्रम केही गर्नुपर्दा फुलहरूले घर सजाइन्छ र मलाई नियालिरहने भन्दाखेरि थपक्क रोप्यो अनि साह्रै पछि लागेर नपर्ने खालको फुलहरू मलाई मनपर्छ अनि अन्नबालीहरूमा त्यही हो मकै कोदो त्यस्तै चिजहरू चाहिँ मलाई मनपर्छ किनभने त्यसले चाहिँ कुट्यो पिट्यो खायो भुट्यो